हामी अगाडि उहिले त हाम्रो बत्तीहरू थिएन बिजुली बत्तीहरू पनि थिएन मोबाइलहरू पनि थिएन हाम्रो जमानामा यस्तो बाजागाजा रेडियोहरू अनेक प्रकारको यस्तोहरू केही पनि थिएन झुलो चकमकले आगो बाल्नुपर्थ्यो र यस्तो जमाना थियो र हामी कोही बिमारीसिमारी भइगयो भने पनि झलुङ्गोमा बोकेर हस्पिटल लानुपर्थ्यो हस्पिटलमा पनि ठुल्ठुलो हस्पिटलहरू अहिलेको जस्तो थिएन त्यो ठुल्ठुलो हस्पिटल अपरेसन गर्नु यताउति सक्दैन्थ्यो उहिले र अहिले त कता हो कता सुविस्ता त भइरहेको छ बिजुली बत्ती छ खाना पकाउनु ग्यास चुलाहरू छ ग्यास चुलाहरू बालेर हामी खानाहरू पकाउने गर्छौँ बिजुली बत्ती बालेर हामी घरमा झिलिमिली बिजुली बत्ती बाल्ने गर्छौँ अ अगाडि जस्तो टुकी बाल्नुपरेको छैन र अहिले त धेरै नै राम्रो छ अनि मोबाइलहरू अगाडि त चिट्ठीको जमाना थियो अगाडि त चिट्ठी लेखेर पठाउनुपर्थ्यो चिट्ठीको जवाब पर्खिनुपर्थ्यो अहिले त मोबाइलबाट एकैछिनमा आउजाउ हुन्छ कुराकानी सबै चलिरहन्छ के हुँदैछ कसो हुँदैछ सबै मोबाइलबाट अहिले थाहा पाइहाल्छ र हामी त मोबाइल चलाउनु पनि त्यति साह्रो जान्दैनौं अलिअलि सानो मोबाइल चाहिँ अलिअलि कता कता एउटा दुईवटा चलाउनसक्छौँ नभए म धेरै सक्दिनँ र जान्दिनँ अगाडि त त्यस्तोहरू थिएन र हाम्रो जमानामा त हामी धेरै नै धेरै प्रकारको नै हामी कमजोरी थियौँ धेरै नै हामी जान्दैन थियौँ अहिले अहिले त धेरै नै धेरै जमाना बद्ली भएर धेरै कुराहरू आइसकेको छ नानीहरूले विभिन्न किसिमको ल्यापटपहरू मोबाइलहरू फेसबुकहरू चलाउने गर्छ उहिले त यस्तो थिएन र हामी त अन्धाधुन्दैमा पनि हाम्रो जीवन बिताइरहेको थियौँ